शिक्षण मेरो पेसा हो है अनि मेरो काम चाहिँ विद्यार्थीलाई पढाउनु हो र अब बिस वर्ष भयो मैले पढाएको है र धेरै नै एउटा आफूलाई पनि खुसी लाग्छ कि मैले बिस वर्षदेखि चाहिँ एउटा शिक्षादान गरिरहेको छु है मैले पढाएको हामीले पढाएको नानीहरू पनि एकदमै राम्रो राम्रो गरेर गइरहेको छ र अब शिक्षक शिक्षिकाहरूबाट कोही बेला हुन त शिक्षक शिक्षिकाहरूबाट गल्ती हुनु हुँदैन है एकदमै गल्ती हुनु हुँदैन अरू साधारण मानिसहरू भन्दाखेरि तरै पनि कोही कोही बेला एउटा यसै गल्ती हुन जान्छ अनि त्यसलाई त्यसलाई साह्रै त्यो साह्रै ठुलो कुरा पनि होइन किनभने शिक्षक पनि एउटा एउटा मानव हो अनि मानव भएपछि एउटा काम गर्दाखेरि गल्ती हुन्छ अनि गल्तीलाई सच्याउन सकिन्छ अनि गल्तीहरूलाई नदोहोर्याउने हिसाबले सच्याउन सकिन्छ र एउटा काम गर्ने मान्छेले गल्ती पनि गर्छ अनि त्यो गल्तीलाई सुधार्छ पनि अनि सिक्छ पनि अनि जसले कामै गर्दैन उसले गल्ती पनि गर्दैन र यसै प्रसङ्गमा हिजो अस्ति अब मैले आठौँ कक्षाको नानीहरूलाई एउटा राजनीति शास्त्र पढाउनुपर्ने हुन्छ र एउटा प्रश्नको उत्तरमा मैले नानीहरूलाई सोधेँ र एकजना नानीले मलाई उत्तर भन्यो र मैले उसलाई कुरो के छ यो चाहिँ यो प्रकारको हो यो यसको उत्तर चाहिँ यो हो भनेर मजाले उनीहरूलाई के भन्छ एउटा भनिदिएँ है भन्दाखेरि उनीहरूले बुझ्यो पनि लेख्यो पनि अनि म क्लासबाट बाहिर निस्केँ अन्त कता कता मलाई एउटा शङ्का लाग्यो कि मैले जुन उत्तर दिएँ त्यो झन्डै झन्डै एउटै टाइपको मेरो दिमागमा पनि एउटा उत्तर छ तर अब यो गल्ती भयो भने त समस्या हुन्छ पछि गएर भनेर मैले पुस्तक पल्टाएँ पुस्तक पल्टाउँदाखेरि मैले त्यसलाई ठक्क भेटिहालेँ र भेट्दाखेरि अन्त मलाई लाग्यो कि मेरोबाट एउटा गल्ती भयो किनभने गल्तीहरूलाई गल्ती हेर्नुपर्छ सानो सानो होस् चाहे त्यो ठुलो होस् गल्ती हो भने गल्ती हुन्छ अनि गल्तीहरूलाई सच्याउनुपर्छ त्यसमा लजाउने कामै छैन दबाउने कामै छैन र मैले अर्को पालिको एउटा रुटिन नभएको क्लासमा एउटा सब्जेक्टमा म गएँ र गएर सबै नानीहरूलाई मैले मजाले सम्झाएँ कि मेरो दिमागमा यो थियो र मैले त्यही सोचेर ल अब उत्तर बनाइदिएँ तिमीहरूले पनि लेख्यौ तर वास्तवमा उ जसले प्रश्नको उत्तर दिए वास्तवमा उसको उत्तर सही थियो र उसलाई मैले हात पनि मिलाएँ र मैले यसरी सम्झाएँ कि मान्छे भएपछि मान्छेले गल्ती हुन्छ है गल्ती हुन्छ अनि गल्तीलाई सच्याउन सकिन्छ र मबाट एउटा गल्ती भयो त्यसले गर्दाखेरि यसलाई मैले सच्याएँ र यो साह्रै ठुलो कुरा होइन र यो एउटा के भन्छ एउटा सबक हो सबक सिक्नु पनि पर्छ गल्तीलाई सच्याउनु पनि पर्छ जो मैले आज गरेँ भनेर नानीहरूलाई मजाले सम्झाएँ नानीहरूले बुझ्यो पनि अनि नानीहरूले लेख्यो पनि अनि मलाई पनि एउटा सन्तुष्ट भयो